र मैले एउटा है परफ्युम किनेको थिएँ कि अन्त त्यो परफ्युम चाहिँ अब लेयर वटागर्ल है एकदम अब सबैजनाले त्यो एफोर्ड गर्नुसक्ने है प्राइस पनि यत्ति बिना कम्ती होइन ठिक्कैको लिमिटको होइन अब त्यो पैसा हुनेले नहुनेले पनि होइन अब सबैले नै त्यो एफोर्ड गर्नुसक्ने है अनि त्यो चाहिँ लेयर वटागर्ल हो होइन अन्त फ्लेबर पनि यत्ति बिना राम्रो होइन अन्त त्यसको स्मेल पनि यत्ति बिना राम्रो है अन्त अब त्यसको प्राइस पनि एकदम लिमिटेड होइन अन्त अब मलाई पनि कसैले सजेस्ट गरेको थियो है मेरो साथीले तैँले चाहिँ यो परफ्युम किन् न यो परफ्युम राम्रो छ है लङ लास्टिङ पनि छ अब तैँले लगाइस् भने यो कत्तिबेरसम्म अब यसको यो खुस्बु गन्हाइनै रहन्छ भनेर चाहिँ अब मलाई कसैले नै उयो गरेको थियो सजेस्ट गरेको थियो र मैले यो परफ्युम किनेको थिएँ है अनि यो परफ्युम चाहिँ मलाई धेरै नै मनपऱ्यो धेरै नै प्राइस पनि एकदमै उयो लिमिटेड है अन्त अब त्यो म पो चाहिँ अब त्यो मेरो साथीहरूलाई पनि अब किन भनेर चाहिँ अब फेरि अब अरू साथीहरूलाई पनि भनौँ भनेको है अब अरू साथीहरूलाई भन्यो भने चाहिँ अब तिनीहरूले पनि किन्छ है उनीहरूले नि मनपराउँछ अब केटी केटीहरू होइन अब त्यो एउटाले एउटा त्यो परफ्युम किनेर अब उनीहरूलाई पनि त्यो स्मेल मनपऱ्यो अरे नि त मलाई पनि मेरो साथीले लगाएको थियो होइन अन्त मेरो साथीले लगाएको चाहिँ अब मलाई मनपरेर चाहिँ मैले सोद्धाखेरि चाहिँ के हो भन्दाखेरि चाहिँ उसले चाहिँ मलाई सजेस्ट गर्दाखेरि चाहिँ यो परफ्युमको नाम चाहिँ मैले चाल पाएँ अनि मैले यो परफ्युम किनेर चाहिँ लगाउँदाखेरि चाहिँ मलाई पनि धेरै नै मनपऱ्यो है म पनि अब त्यही अब मेरो साथीहरूलाई पनि म चाहिँ त्यही भनौँ भनेको अब सजेस्ट उनीहरूलाई पनि दिऊँ भनेको कि यही परफ्युम किनेर लगाऊ होइन अब दाम पनि ठिकैको लिमिटेड अब सबैले एफोर्ड गर्नुसक्ने अनि अब त्यो परफ्युम पनि राम्रो स्मेल पनि धेरै नै राम्रो नै रहेछ मलाई त धेरै राम्रो लाग्यो